ए के भन्छ म चाहिँ प्रनिता थापा अनि म चाहिँ यहाँ रिसर्च स्कोलर क्याम्पसबाट बोलिरहेको छु अनि अनि तपाईँको लिस्टमा चाहिँ नेम आउट भइरहेको रहेछ अनि तपाईँसित चाहिँ सानो काम थियो तपाईँको टाइम छ भने अलिक कन्सिडर गर्नुहुन्छ ए अँ हामी चाहिँ यहाँ गान्तोकबाट चाहिँ हाम्रो सानो एउटा न्युज चाहिएको थियो अन्त रिसर्च टाइपको गर्दैछौँ हामी अनि यहाँबाट चाहिँ तपाईँको त्यो कालिम्पोङको त्यो कल्चरल भयो ट्रेडिसनल फेस्टिभलहरू चाहिँ कस्तो के के हो कसरी मनाउँछ है यसको बारेमा चाहिँ हामीले रिसर्च गर्नुपऱ्यो अन्त तपाईँको नम्बरहरू लिस्टमा आउट रहेछ अनि तपाईँले यसको बारेमा अलिकति नलेज छ भने हामीलाई भनिदिनु होस् न यही अब जति पनि ट्रेडिसनल फेस्टिभल्सहरू भइरहेको हुन्छ कल्चरलहरू तपाईँलाई थाहा छ भने पनि भनिदिनु हजुर हजुर हजुर हजुर हजुर लोकल कल्चरहरू भनिदिनु हजुर हवस् हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ थ्याङ्क्यु सो मच हुन्छ हवस्